कानुन व्यवस्थाको सुधार चाहिँ हामीले मात जो जो पनि पुलिस डिपार्टमेन्टमा बस्नु भएको छ र विशेष गरी यो घुस लिने र मद मदिरालाई चाहिँ बढावा दिएन भने चाहिँ हाम्रो कानुन व्यवस्था सुधारमा आऊ आउनु सक्छ र र हाम्रो जति पनि चेलीबेटीहरू छ यो बढ्दो अपराधलाई सामना चाहिँ हामीले कसरी गर्नु पर्छ भन्दाखेरि हाम्रो चेलीबेटी र हाम्रो दाजुभाइ जति पनि हुनु हुन्छ उहाँहरूले चाहिँ अलिकिति आफ्नो बचाउको निम्ति केही कुराहरू सिकी राख्नु पर्छ है सिकेको हुनु पर्छ इस्पेसियली चेलीबेटीले झन् अलिकिति आफ्नो बचाउको लागि सिकेकै हुनु पर्छ र बढ्दो अपराधलाई रोक्नुको लागि चाहिँ के गर्नु पर्छ भन्दाखेरि चाहिँ अब मेन कुरा चाहिँ अब हामीले घरबाट नै आउँदो जेनेरेसनलाई सिक सिकाउनु पऱ्यो है कस्तो प्रकारले अब हाम्रो जेनेर अब आउँंदो तिमीहरूको भविष्य अब ठुलो भएर के गर्नु पर्छ कसो गर्नु पर्छ भनेर सिकाउनु पऱ्यो र एकदम सिक स्कुलको पढाइ भन्दाखेरि पनि मेन इन्पोर्टेन्ट चाहिँ तपाईँहरूको मलाई लाग्छ कि स्कुलको पढाइ भन्दाखेरि ठुलो चाहिँ अब हामीले घरमा बस्ने र समाजमा बस्नु र बाहिर बाहिरतिर कसरी बस्नु पर्ने त्यो चाहिँ हामीले एकदम घरबाट नै सिकाउनु पर्छ र समाजले पनि सिकाउनु पर्ने चाहिँ एउटा दायित्व हो कि त कि एउटा राम्रो समाज कसरी बनोस् भोलि पर्सि गएर भन्ने चाहिँ हामी घर र समाजबाट नै सुरुवात हुन्छ मलाई लाग्छ कि यो नै हो हाम्रो समाजमा समाज सुधार सुधार्ने कारण चाहिँ